मैले तपाईँहरूको कालिम्पोङ ट्राभल एजेन्सीबाट एउटा गाडी बुक गरेको थिएँ अनि हाम्रो चाहिँ फेमिलिको घुम्ने प्लान भइरहेको थियो डेलो घुम्ने प्लान भइरहेको थियो अन्त बिहानै रिसिभमा आउँछु भन्नुभएको थियो हो रिसिभ गर्नु आउँछु भन्नुभएको थियो अन्त हामीले कति कल पनि गऱ्यौँ है कलै रिसिभ गर्नुभएन अन्त हामी बिहानदेखिको पर्खिरहेको छौँ अन्त कति खेप कल गऱ्यौँ कलै रिसिभ गर्नुभएन हो अन्त तपाईँहरूले यसो सोधीखोजी गरिदिनुहोस् न हौ के हो कसो हो कल पनि रिसिभ नै गर्नुभएको छैन